महिलाहरूले दिनको समयमा दिनको समयमा भन्दामा पनि अहिलेतिर महिलाहरूले धेरै उन्नति गरिसकेको छ लाइक धेरै एमपावर्ड भएको छ ज्यादाहरू कुरामा महिलाहरूले जितिसकेको छ अब पहिला जस्तो छैन जहाँ चाहिँ महिला भन्ने बित्तिकै घरमा काम गर्नु पर्ने हो त्यस्तो अहिले छैन अन्त गभर्मेन्टले पनि धेरै हेल्प गरेको छ महिलाहरूलाई अघि बढाउनुको निम्ति अनि त्यस्कै कारण महिलाहरू धेरै अघि बढिसकेको छ तर महिलाहरूलाई राति रातितिर हिँड्न सेफ छैन यो ठुल्ठुलो सिटीतिर झन राति एकदमै सेफ छैन तिनीहरूलाई डर हुन्छ त्यो कुरामा चाहिँ गभर्मेन्टले हेर्नु पर्ने हो अरू कुरामा पनि धेरै जग्गा हेरेको छ तिनीहरूलाई फ्रिममा एडुकेसन दिएर के के गरेर अगाडि बढाएको छ तर त्यो सब छोडेर राति हिँड्नु चाहिँ एकदमै तिनीहरूलाई साह्रो पर्छ डर हुन्छ

मह महिलाहरू त धेरै जग्गा सबै जग्गा त भएको छैन त्यस्तो एमपावर्ड किनभने धेरै जग्गा भिलेजहरू छ जहाँ चाहिँ अहिले पनि त्यही खालको सोच छ अनि महिलाहरूलाई भन्ने बित्तिकै हुन्छ नि घरमै काम गर्ने हुन्छ घरमै काम गर्नु पर्छ घरकै हेर्नु पर्छ अन्त त्यस्तो धेरै जग्गा छ जहाँ त्यस्तै सोचले मान्छेहरू बसिरहेको छ अनि यति भन्छु कि अहिले धेरै उन्नति त भएको छ भएको छ धेरै उन्नति भएको छ महिलाहरूले धेरै कुराहरूमा अघि बढेको छन् अँ अनि त्यति त्यति चाहिँ एकदमै राम्रो भएको छ अहिले